घोडाको बारेमा मलाई केही जानकारी त छैन तर मलाई अलिकति एक्सपिरियन्स गर्नु चाहिँ मन छ अब घोडामा चढेर कसरी चलाउनु पर्ने अलिकति सिक्नु चाहिँ एक्सपिरियन्स गर्नु चाहिँ मन छ तर अहिलेसम्म त्यो के भन्छ हाम्रो यतानिर डेलो सोह्र माइलमा के भन्छ डेलोमा एउटा घोडाहरू राख्छ त्यसमा फोटो खिचेर घुम्नु चाहिँ पाउँछ तर त्यसमा चाहिँ पैसा लिन्छ अब त्यो पैसा पैसा लिन्छ त्यसै कारण चाहिँ एकपल्ट फोटो चाहिँ फोटो चाहिँ खिचेको छु तर चलाउनु चाहिँ चलाको छुइनँ तर मलाई एक्सपिरियन्स गर्नु चाहिँ पुरा मन छ अब घोडा चलाउनु सिक्नु चाहिँ पुरा मन छ